म बौद्ध धर्म लाई मान्छु अनि विशेष गरेर लामाले बताएको कुराहरूलाई म राम्रा कुराहरू सुन्ने छु पुज्ने छु गुरुहरूले भनेको सब कुराहरू म विश्वास गर्छु भन्ने छैन मलाई मन परेको कुराहरू लिने छु मन नपरेको कुराहरूलाई म वास्ता दिने छुइनँ

यति नै हो मेरो धर्मबारे भन्नु पर्ने कुराहरू